यो धार्मिक अब मुर्तीहरूको विषयमा भन्नुपर्दाखेरि चाहिँ यो मुर्तीहरू बनाउन बनाउने क्षमता पनि थिएन जान्दिनँ पनि थाहा पनि छैन र यसको कुनै अनुभव पनि छैन